स्कुलका प्रोजेक्ट गर्दा मेरो साथीले अत्तालिएर सबै कामहरू बिगारेको हुनाले मैले उसँग काम गर्दा उसैलाई नै नअत्तालि गर भनेर सम्झाउ थिएँ हत्तार हत्तार गर् गऱ्यो भने काम बिग्रिन्छ नबिसाइ कन्टिन्यू गऱ्यो भने भइहाल्छ भनेर सन्त्वाना दिने गर्थेँ